हाम्रो गाउँमा चाहिँ क्रिकेट हुन्छ होइन अनि भलिबल हुन्छ अनि फुटबल हुन्छ हकीहरू त्यस्तो खेलाउँछ होइन क्रिकेट चाहिँ दिउँसो खेलाउँछ फुटबल चार बजीदेखिको स्टार्ट गर्छ अनि भलिबल चाहिँ डे एन्ड नाइ नाइट खेलाए भने चाहिँ होइन रातिदेखिको खेलाएर एकैचोटिको दिउँसो चार बजी हो त्यस्तोसम्म खेलाउँछ होइन अनि हकी चाहिँ केटा केटी सबैजना मिक्स भएर खेल्छ होइन हाम्रो यो के भन्छ नेसनल खेल पनि हकी हो होइन हकी पनि खेल्छ केटी मान्छेहरू कितकितहरू त्यो के के बर्थडे जित्छ कसले लुक्ने लुक्ने हो त्यस्तोहरू खेल्छ केटा मान्छेहरू क्रिकेट हकीहरू हो त्यस्तोहरू के के खेल्छ